दार्जिलिङ जिल्लामा चाहिँ उद्योग वा आर्थिक स्रोतहरू भन्नु पर्दा चाहिँ मान्छेहरूले बेसी जस्तो चाहिँ यहाँ गाडीबाट पनि कमाइ हुन्छ फर्स्ट अब् अल त जस्तै अब गाउँ घरमा प्रायः गाउँ घरबाट नै गाडी चल्छ गोटे गाडी चल्छ अनि उनीहरूले त्यही गोटे गाडीबाट नै उनीहरूको कमाउने जरिया हुन्छ एउटा होइन आर्थिक स्रोत उनीहरूको पुरा हुन्छ आर्थिक उनीहरूको अनि बेसी ड्राइभरहरू छन् यहाँ पैसा कमाउने अब जरिया भन्नु पर्दा चाहिँ ड्राइभरले आफ्नो होइन गाडी चलाएर पैसा कमाउने गर्छन् अनि अर्को चाहिँ भनौँ होम स्टे अहिले होम स्टे खोलेको छ जताततै अनि गाउँ घरमा पनि खोलेको छ अनि होम स्टेबाट पनि मान्छेहरूले अहिले पैसा कमाउन थालेका छन् अनि मेन दार्जिलिङ टाउनमा चाहिँ एउटा फास्ट फुड भनौँ होइन एउटा के भनौँ त्यस्तोहरू खोलेर मम चाउमिन सानो सानो दोकानहरू खोलेर पनि मान्छेले आर्थिक रूपमा अब अलि अलि भए पनि आमदानी गरिरहेका छन् अनि यहाँको मुख्य उद्योग भन्नु पर्दा चाहिँ यहाँको मुख्य उद्योग चाहिँ टी इन्डस्ट्री नै हो किनभने यहाँ अरू फाल्तु कुनै पनि कम्पनी वा कारखानाहरू चाहिँ छैनन् टी कारखाना बाहेक चाहिँ यहाँ चाहिँ जताततै एउटा चिया कारखाना नै पाइन्छ अरू कारखानाहरू त्यस्तो दार्जिलिङमा त खै केही पनि छ जस्तो त लाग्दैन अलि अलि भएकोहरू सबै उडाइसक्यो जस्तै यहाँनिर प्रेस थियो रेल्वेको प्रेस थियो प्रेस कारखाना थियो अहिले त्यो पनि निकालेर सिलगडी पुर्यायो होइन यहाँको काम गर्ने मान्छेहरूलाई पनि सबै सिलगडीतिर लग्यो त्यसरी सानो सानो भएको कारखानाहरू सानो सानो भएको कम्पनीहरू पनि दार्जिलिङबाट चाहिँ सबै लगेर चाहिँ सिलगडीतिर सिफ्ट गर्दैछ अहिले त्यही भएर यहाँ त्यस्तो उद्योगहरू त अरू केही छैन एउटा टी कम्पनी नै छ त्यो पनि अहिले त्यो पनि आर्थिक अवस्था त्यसको पनि राम्रो छ जस्तो लाग्दैन कतिवटा कमानहरू त बन्द भइबस्छ बिचराहरू होइन कमानमा काम गर्नेलाई कमान बन्द हुँदा त पुरा साह्रो पर्छ किनभने उनीहरूको कमाउने एउटा घरमा एउटा खाने पैसा रुपे नै एउटा कमानमा काम गरेर आएको हुन्छ अनि कमान पनि बन्द हुँदा मान्छेहरू बिचराहरू भोक भोकै हुन्छ घर चलाउनलाई साह्रो पर्छ त्यही हो हाम्रो दार्जिलिङमा चाहिँ त्यस्तो कम्पनी कारखानाहरू चाहिँ एकदम छैन त्यही भएर सबैजना यहाँको मान्छेहरू चाहिँ काम गर्नको लागि आफ्नो दार्जिलिङ जिल्लालाई छोडेर चाहिँ बाहिर नै जाने गर्छन्